मेरो मातृभाषा नेपाली भएकोले अनि मैले नेपाली बोल्न चाहिँ घरबाटै अब घरको बाबाआमाहरू नेपाली हुनुभएको हुनाले चाहिँ मैले नेपाली भाषा घरबाट नै सिकेँ अन्त बाबाले आमाले स्पष्टसँग नेपाली बोल्नुहुन्थ्यो अनि लेखाउनु पनि हुन्थ्यो अनि त त्यो पछि म नेपाली लेख्न थालेँ त्यहाँदेखि हामी स्कुल पुगेपछि स्कुलमा हामीलाई गु गुरुमा गुरुबाहरूले नेपाली भाषा सिकाउनुभयो लेख नेपालीको अब अल सब्जेक्टहरू जस्तै अब अ आ क ख मात्राहरू छटाइकार बढाइकार साथै नेपालीमा जिरो वान टुहरू लेखलाई वान टु थ्रीहरूलाई एक दुई तिन भनेर सिकाउनु भयो अन्त मलाई मेरो नेपाली मेरो मातृभाषा मलाई म राम्रो लाग्छ प्यारो आफू आफ्नो नेपाली भाषा शैली सरल छ सहज छ सिक्नु अब त्यसलाई सिक्नु पनि त्यस्तो कठिन छैन अन्त नेपाली भाषा मिठो छ हामीले सजिलैसँग सिक्नसक्छौँ पढ्नसक्छौँ